हाम्रो गउँमा किराले टोक्यो भने छेउछाउमा हामी यस्तो कुराहरू गर्छन् मौरीले टोकेको छ भने हामीले आफ्नो औँलाको छेउ वा क्रेडिट कार्ड प्रयोग गरेर तुरुन्तै डङ्क हटाउनु पर्छ यसले तपाईँको छालामा जारी हुने विशेषता पदार्थको मात्रा कम गर्नु मद्दत गर्नेछ ध्यान दिएर कि मौरी एक मात्र प्रकारको मौरी हो जुन तिनीहरूले डसेपछि मर्छन् जब कि भैँसी र अन्य विषयहरूकोले आफ्नो डङ्क गुमाउँदा नै र धेरै पटक डङ्क गर्न सक्छन् साबुन र पानीले स्टिङसहित धोएपछि दुखाइ र सुजन कम गर्न मद्दत गर्ने कोल्ड कम्प्रेस लुगा गर्नुहोस् स्टिङलाई आइसिङ गर्नु पनि विषय अवस्यमा कममा कम गर्ने सबैभन्दा प्रभावकारी तरिका हो तुथपेस्ट वा सामान्य लाग्न सक्छ तुथपेस्ट वास्तवमा मौरीको डङ्कको लागि शिर्ष घरेलु उपचारमध्ये एक हो तुथपेस्टले मौरीलाई डङ्क मद्दत गर्छ भन्ने वैज्ञानिक रूपमा कहिले प्रमाणित भएको छैन धेरै मानिसहरूले दावी गर्छन् कि शरीर या तुथपेस्टले मौरीको विषलाई हाइ बेअसर गर्न मद्दत गर्छ साथै यो अनौठो घरेलु उपचार कोसिस गर्नेछु ध्यान राख्नेछु कि जसले मौरीको डङ्क लागेको मात्रा काम गर्दछ म यो सब कामहरू गर्नेछु केही अगर मेरो छर छिमेकीमा कसैलाई मौरीले टोकेको छ भने